के तपाईँ समीर बोल्नु भएको ए हजुर म यहाँ भर्खर दार्जिलिङ घुम्नु आएको कि अन्त तिमी चाहिँ यहाँको लोकल तपाईँ चाहिँ यहाँको लोकल हुनुहुँदो रहेछ हो अन्त यसो मलाई दार्जिलिङ घुमाउँदै यसो यहाँ उयो प्रसिद्ध मान्छेहरूको जानकारी दि दिँदै उयो गर्नु सक्छौ जस्तै सुवास घिसिङ अगमसिंह गिरी यसो प्रोजेक्टको लागि चाहिएको थियो कि ए हजुर अन्त भन्नुहोस् न

हजुर हजुर ए हजुर ए हो ए हजुर अन्त भन्नुहोस् न अरू हजुर हजुर हजुर हजुर हजुर ए हुन्छ हजुर हजुर ए हजुर ए हुन्छ हुन्छ समीर हुन्छ दाइ राखेँ ल म अलिकति उ यहाँ जाममा फसेँ कि उ यहाँ पनि मलाई कराएको कराएको छ अन्त ए हुन्छ हुन्छ